सोसियल मिडियामा हाल्नका लागि त म विशेष भिडियोहरू बनाउदिनँ तर यस्तै के के कार्यक्रम हुँदा कार्यक्रमको आयोजना हुँदा अब विशेष नाच्ने गर्छु त्यो पनि रमाइलो नै हुन्छ तर सोसियल मिडियामा हाल्नका लागि चाहिँ विशेष म नृत्यको भिडियोहरू चाहिँ बनाउदिनँ